म चाहिँ एउटा सन्सक्रिम युज गर्छु होइन न्यु लियर कम्पनीको हो त्यसमा हाम्रो एकदमै राम्रो छ मेरो फेसलाई पनि एकदमै इफेक्ट राम्रो इफेक्ट पार्यो र त्यो क्रिम चाहिँ के भन्छ प्राइस चाहिँ त्यसको वान नाइन्टी फाइभ नाइन वान नाइन्टी फाइभ हो र यो क्रिम लगाउँदा चाहिँ मेरो दुई तिनजना साथीहरूले चाहिँ सोध्यो छ कुन क्रिम लगाएको हौ कस्तो मजाको भएको उसको त अहिले फेस पनि यस्तोहरू सोद्धाखेरि चाहिँ नि त मैले भनेँ कि यो चाहिँ न्यु लियर कम्पनीको सन्सक्रिम हो अन्त यसले चाहिँ एकदम सन्सदेखिको पनि उयो प्रोटेक्ट गर्छ अन्त स्किनलाई पनि राम्रो बनाउँछ भनेर मैले भनेँ अन्त उनीहरूले पनि भन्यो ए कहाँबाट लिएको कतिमा किनेको भन्दा यसको चाहिँ प्राइस यति यति हो यो चाहिँ मैले कालचिनीको चन्द्रकला स्टोरबाट किनेको भनेर मैले उनीहरूलाई भनिदिएँ उनीहरूले पनि धेरै मनपराए होइन अन्त एकदम राम्रो थियो त्यो क्रिम चाहिँ मैले त्यो क्रिमै युज गर्छु त्यो क्रिम युज गरेको त मैले म्याक्सिमम् फाइभ मन्थ भयो अन्त मलाई चाहिँ मैले त्यो चाहिँ के भन्छ अहिले जुन समर समर छ त्यसमा चाहिँ लगाउँदाखेरि मलाई मेरो स्किन एकदम राम्रो भयो एकदम राम्रो पनि भएको छ मलाई मन पनि पर्यो अन्त त्यो क्रिम चाहिँ धेरै चलिरहेको पनि छ अन्त मेरो साथीभाइले भन्दै थियो मलाई पनि ल्याइदिनु यस्तै भन्दै थियो यस्तै क्रिम अब म पनि यस्तै लगाउनुपर्यो कस्तो मजाको भएको उसको स्किन त भनेर सबैजनाले भन्यो मलाई चाहिँ पुरा मनपर्छ न्यु लियर कम्पनीको मैले पहिला फेसवास पनि युज गरेकै हो आहिले नेक्स्ट टाइम चाहिँ मैले सन्सक्रिम युज गरेको मलाई चाहिँ यो क्रिम एकदम मनपर्यो अन्त धेरै राम्रो छ